फुल फुल भन्नाले मलाई फुल त यसै पनि धेरै मनपर्थ्यो किनभने हाम्रो घरको वरिपरि पनि नर्सरी नर्सरीहरू छ त्यहाँ उनीहरूले लगाएको फुलहरू हेर्दा म पनि घरमा फुल फुलाउने इच्छा लाग्यो अनि मैले पनि फुलको बिरुवाहरू अलिअलि किन्दै ल्याएँ कहिले कसैलाई मागेँ मागेर पनि ल्याएर लगाएँ फुल फुलेको देख्दा फुलको सुगन्धहरू अनि घर वरिपरि हरियाली भएको मलाई एकदमै मन पर्छ त्यसले गर्दा मैले फुलको सुरु गरेको जब धेरै वर्ष नै भइसक्यो झन्डै मैले फुलको इच्छा गरेको चाहिँ पन्ध्र सोह्र वर्ष भइसक्यो यसरी नै यताबाट उताबाट फुल ल्याउँदै रोप्दै धेरै फुलहरू बनाइसकेको छु अलिक राम्रो पनि छ नराम्रो फुलहरू पनि छ तर फुल त फुलै हुन्छ फुलिसकेपछि त्यो फुललाई हेर्नु मज्जा लाग्छ अनि त्यो फुलको रङहरू त्यो फुलको बोटहरू देख्दा पनि एकदमै रमाइलो लाग्छ र मैले त्यो फुलहरू रोप्नु थालेको फुलले घरलाई सजाउँछ पनि राम्रो देख्छ फुल लगायो भने घरको सो भिन्नै अलग्गै भइहाल्छ कोही आयो भने पनि त्यो फुल हेर्दा उनीहरूको पनि हृदय खुसी हुन्छ र मलाई पनि फुल फुलेको देख्दा मेरो पनि मन एकदमै खुसी हुन्छ मलाई एकदमै मनपर्छ अझै पनि म फुलको लागि धेरै नै कोसिस गर्छु बजार गएँ भने किनेर पनि ल्याउँछु लगाउँछु अनि अनि मेरो घरमा सबैजनाले फुल चाहिँ एकदमै मन पराउँछ छोरा छोरीहरूले पनि धेरै रहर गर्छ त्यहीँ भएर घरमा चाहिँ फुल लगाएकै छु राम्रो छ राम्रै हुँदै पनि छ र कति मरेर जाँदाखेरि चाहिँ माया पनि लाग्छ त्यहीँ भएर मैले फुलको काम गरेको पन्ध्र सोह्र वर्ष चाहिँ भइसक्यो